मलाई सबैभन्दा खुसी चाहिँ परिवारमा शान्ति छ भन चाहिँ एकदमै खुसी लाग्छ र नानीले अब फुटबल खेलेर माथि प्राइजहरू ल्याउँदा खेलकुद खेल्दाखेरि एकदमै खुसी लाग्छ आफूले काम गरेको तलब समयमा पाउँदा खुसी लाग्छ आफूले गरेको काम चाहिँ अब कुनै पनि गरेको काम चाहिँ सक्सेस भयो भने चाहिँ आफूलाई खुसी लाग्छ अब घरमा दुःखबिमार नहोस् सधैँ अब शान्ति छ भने ए एकदमै धेरै खुसी लाग्छ आफूले जुन कुरा अब चिताएको हुन्छ त्यो चिताएको कुरा चाहिँ पुग्दाखेरि चाहिँ एकदमै सारै खुसी लाग्छ अनि म गीत गाउँदाखेरि अब स्टेजतिर गीत गाउनु पायो भने मलाई एकदमै खुसी लाग्ने गर्छ